अहिलेको यो हाम्रो समयमा होइन विशेष हाम्रो क्षेत्रमा चाहिँ यो जुन चाहिँ टुरिज्म प्लेसहरू चाहिँ एकदमै बढिरहेको छ र यसलाई मानिसले मान्यता दिएर बढाइ पनि रहेको छ है किनकि अब जब यो हामीले यो होमस्टेहरू खोल्छौँ खोलेपछि चाहिँ अब यसमा चाहिँ अब कति मानिसहरूले यसबाटै होइन कामहरू पाउँछ यसमा कतिजनाले अब आफ्नो रोजगारीहरू पाउँछ होइन अन्त त्यहीकारणले गर्दाखेरि चाहिँ अब मानिसहरूलाई यो चाहिँ एकदमै अहिले चाहिँ फलदायक भइरहेको छ है यो पर्यटनले गर्दाखेरि चाहिँ विशेष हाम्रो क्षेत्रमा त भई नै रहेको छ र विशेष गरिकन अब हाम्रो क्षेत्रमा यो विशेष पर्यटनहरू एकदमै भएको कारणले गर्दा अब धेरै पर्यटकहरूसँग कुराकानीहरू पनि अब बातचितहरू भइबस्छ है उनीहरू आउँछ उनीहरूले एकदमै हाम्रो अब क्षेत्रको विषयमा एकदमै राम्रो राम्रो उनीहरूको विचारहरू राख्छन् होइन एकदमै अब पोजिटिभ कुराहरू है हाम्रो जग्गालाई लिएर हाम्रो क्षेत्रलाई लिएर उनीहरूले कुरा गरिरहेकै हुन्छ होइन त्यस्तो नराम्रो अनुभव त त्यस्तो केही पनि अहिलेसम्म भएको छैन तर यो टुरिज्मले गर्दाखेरि चाहिँ अहिले विशेष हाम्रो क्षेत्रमा चाहिँ सबै मानिसहरूलाई चाहिँ लाइभ लाभदायक नै फलदायक नै भइरहेको जस्तो चाहिँ मलाई लाग्छ